कस्तो हुनुहुन्छ म पनि राम्रै छु अन्त के छ हाल खबरहरू हजुर ठिकै छ अब गाउँमा बसेर त फाइदा छैन अब बाहिरतिर लागिदिनुपर्छ होला गाउँमा बसेर केही छैन बरु यसो यस्तो टाढो पनि नजाऔँ न होइन कलकत्तासम्म चाहिँ अँ कलकत्तासम्म चाहिँ जाऔँ हो हजुर छेउमै पनि हुन्छ भनेको बेलामा घर पनि आउनुपर्छ एक दिनको बाटो त हो होइन अन्त यसो दुईजना मिलेर बसौँ होइन कामसाम गरौँ अन्त भाडा घरमा बस्नुपर्छ दुईजना नै अँ अन्त यसो एक साल जस्तो मजाले होइन कमाएर आएर दसैँ तिहारमा आयो भने ठिकै हुन्छ नि अँ मैले पनि त त्यही त तपाईँ जानुहुन्छ कि हुँदैन भनेर सोध्दै थिएँ नि के जानुहुने त्यही त गाउँमा बसेर त फाइदा छैन अब त्यो टाढो भने पनि टाढो जग्गा पनि त जानु हुँदैन

छेउ छेउमा त गएर आउनुपर्छ हजुर त्यही त मैले त अब त्यही त तपाईँलाई फिक्स गरेँ भने चाहिँ म उता टिकट पनि मिलाइहाल्छु नि त भनेको नि त हो ए हुन्छ फिक्स फिक्स गर्नू हो अन्त जानु पर्छ नि ल गाउँमा बसेर पनि के चाहिँ गर्ने हो नि सबैको दुखः छ म चाहिँ तपाईँ तपाईँ त्यसो भए फिक्सै मानिदिनु म ए जानु नै हुने होइन तपाईँ ए हुनु त म फिक्स गरेर चाहिँ म तपाईँलाई एखेप कल गर्छु नि ल हुन्छ अहिले चाहिँ राखेँ ल